नेपाली भाषामा यस्ता थुप्रै शब्दहरू छन् जो शब्दहरू खुबै असल र मनपर्ने शब्दहरू छन् तर यस सबैभन्दा मनपर्ने शब्द चाहिँ मलाई प्रेम हो किनभने प्रेम चाहिँ एउटा यस्तो शब्द हो जुन प्रेम भन्ने कुरोलाई चाहिँ केवल हामी जो हात खुट्टा लाग्छौँ जो हामी शरीरमा तन्दुरुस्ती र असल छौँ हामीले मात्र होइन तर यो प्रेम माया भन्ने कुरा चाहिँ लाटा लाटीले गुङ्गा बहिरोहरूले पनि गर्न सक्तछन् र यो प्रेम भन्ने शब्द चाहिँ केवल मानव जो सामाजिक प्राणी हो मानिसहरूमा मात्र हुँदैन यो चाहिँ पशु प्राणीमा पनि हामी प्रेमलाई देख्न सक्छौँ कारण जब हामी एउटा कुनै गाईलाई हेर्छौँ उसले जब आफ्नो बच्चालाई बाछा अथवा बाछीलाई जन्म दिन्छ तब उसले त्यसलाई चाटेर पहिलाको दर्द जसरी उसले ती आफ्नो बच्चालाई ब्याउँदा जुन दर्दहरू हुन्छ त्यो सबैलाई भुलिकन उसले जन्मिएको बाछालाई चाटेर माया प्रेम दर्साइ राखेको हुन्छ त्यसै गरी जब हामी कुनै पनि एउटा चरा चुरुङ्गीलाई हेर्छौँ उनीहरूले पनि आफ्नो बछेडाको छेउछाउमा जाँदाखेरि मानिसहरूलाई ठुङ्गने गर्छ कराउने गर्छ र यो प्रेम भन्ने कुरा चाहिँ एउटा यस्तो हो जुन प्रेम चाहिँ कसैले भनेका छन् कि फ्रेन्डसिप इज द यो प्रेम चाहिँ यति साह्नो मूल्यवान वस्तु हो जुन यो वस्तुलाई चाहिँ कसैले पनि चाहेर पनि हृदयबाट हटाउन सक्तैन अनि अर्को कुरो प्रेमले चाहिँ केवल आफ्नो मानिसहरूलाई आफन्तलाई मात्र होइन तर शत्रुलाई पनि प्रेम गर्न सक्यौँ भने चाहिँ शत्रूहरू पनि हाम्रो अगाडि पग्लिएर आउँछ उनीहरूको हृदयहरू परिवर्तन भएर आउँछ अनि अर्को कुरो प्रेम चाहिँ एउटा यस्तो कुरो रहेछ जुन प्रेमले चाहिँ आज कसैको हृदयमा रिसरागको कुराहरू छ अनावश्यक कुरा छ पनि भए पनि जब हामी उनीहरू प्रति हामी प्रेम दर्साउँछ नि यो प्रेमले चाहिँ उनीहरूलाई सबै कुरो भुल्न विवश तुल्याउँदो रहेछ अनि प्रेम चाहिँ यो यस्तो खालको प्रेम हो जुन प्रेम चाहिँ ईश्वरले पनि हामीलाई प्रेम गर्नुहुन्छ हामीलाई प्रेम गर्नु भएको कारणले गर्दाखेरि नै आज हामी धेरै आनन्दसँगले जी राखेका छौँ र ईश्वरको पनि यही वाणी छ कि हामीले पनि एक अर्कालाई प्रेम गर्नु प्रेम गरिकन प्रेम गर्नुको अर्थ नै हो एकतामा रहनु सहयोग गर्नु दुःखमा परेकोहरूलाई सहायता गर्नु हरेक कुराहरूमा डोऱ्याउँदै लानु चाहिँ प्रेमको एउटा अर्थ हो त्यसै कारणले गर्दाखेरि यो जुन प्रेम छ हाम्रो यो प्रेम चाहिँ केवल सहज व्यक्ति जो तन्दुरुस्ती व्यक्ति छ जो हरेक कुरोमा सक्रिय छ पढेलेखी छ उनीहरूमा मात्र हुँदैन तर लाटा बहिरो गुङ्गा सबमा पनि यो प्रेम हुँदछ त्यसैकारणले गर्दा सबैभन्दा मलाई मनपर्ने नेपाली भाषाका शब्दहरू मध्ये प्रेम चाहिँ एउटा शब्द हो